भन्नुहोस् हजुर ब्रोइलर कुखुरा हजुर पा पाइन्छ हजुर अनलाइन डेलिभरी हुन्छ त तपाईँलाई घरमै चाहिएको होइन भइहाल्छ तर तपाईँले आधा घन्टा जस्तो मलाई वेट गर्नु पर्छ मतलब मेरो डेलिभरी बोय अहिले बाहिर गएको छ त आधा घन्टा ए हुन्छ हुन्छ सक्दो कोसिस गर्छु छिटै पठाउने भन्नु कति केजी चाहिएको कति केजी लाग्छ दुई केजी अच्छा

ए अच्छा पेमेन्ट चाहिँ अनि क्यास अन डेलिभरी हुन्छ कि यो मतलब अनलाइन हुन्छ हजुर हजुर अनलाइन पनि एक्सेप्ट छ मेरोमा हुन्छ मेरोमा अनलाइन पेमेन्ट पनि मेरोमा दुइटा अप्सन् क्यास अन डेलिभरी र अनलाइन पेमेन्ट हुन्छ हजुर सक्दो म छिटै पठाउने कोसिस गर्छु नि आधा घन्टा लाग्दैन अलिकति एड्भान्स नै पठाउने कोसिस गर्छु म हुन्छ अनलाइन पेमेन्ट गर्नुहोस् अनलाइन पेमेन्ट गरिदिनुहोस् म यहाँबाट पठाइहालेँ ल

हजुर हजुर यही नम्बर निता छेत्री आउँछ एकाउन्टमा चाहिँ निता छेत्री मेन्सन् हुन्छ त्यही हो नम्बर ल हुन्छ हस् पठाइदिहालेँ म ल ओके हुन्छ ल ल हस्